दी सुन्नु न त्यो अस्ति मैले तपाईँलाई त्यो साडीको विषयमा भनेँ नि अब्बुई कस्तो त्यो साडी त उयो पो रैछ ड्यामेज भएको रहेछ कि दी पुरानो स्टक भएर होला कि पुरा ड्यामेज रहेछ फेरि के भन्नु त छोटो रहेछ साडी अलिक अब म त यसो उसो सानो जिउ छ एडजस्ट गरेर लागाइहाल्छु होइन तर तपाईँको त जिउ पनि ठुलो छ त्यो साडीले त तपाईँलाई पुग्दैन पनि फेरि अर्को कुरा ड्यामेज रहेछ जग्गा जग्गामा घुनहरूले खाएको जस्तो हो यसरी हातले तान्दाखेरि त पुरा छ्याङछ्याङ फाटिने जग्गा जग्गामा त्यस्तो रहेछ कि त्यसरी नकिन्नु ल तपाईँ त्यहाँ त्यो पुरानो स्टकहरू हटाउनुको लागि गरेको होला कि पुरा ड्यामेज भएको पुरानो स्टकको साडीहरू पुरा ड्यामेज भएको चाहिँ उनीहरूले सस्तोमा छोडेको रहेछ हौ मैले त झुक्किएर किनिहालेँ तपाईँ नकिन्नु ल अब त्यो